हाम्रो वेस्ट बङ्गाल यहाँ वेस्ट बङ्गालका थुप्रै जग्गाहरू अलिक विकसित भएको छैन थुप्रै कुराहरू आहिलेसम्म अलिकति विकासहरू भएको छैन थुप्रै कुरोहरूलाई हामीले ध्यान दिनुपर्ने छ थुप्रै कुरोहरूमा हामी अहिले पनि पछि छ अरूहरू स्टेटहरूभन्दा थुप्रैतिर जस्तो कि यहाँ टेक्नोलेजीमा भयो स्पोर्टसमा भयो अझै थुप्रै विभिन्न विभिन्न प्रकारकोतिर हामी थुप्रै पछि छ हामीलाई अझै अगाडि बढनु छ हामीलाई सब कुरो सिक्नु छ यसै पनि हाम्रो वेस्ट बङ्गाल वेस्ट बङ्गाल स्टेटले थुप्रैतिर ध्यान दिनुपर्ने छ त्यसै गरी टेक्नोलोजी भयो स्पोर्टस भयो अझै ठुल्ठुलो जिनिसहरूतिर अलिक विकास गर्ने अलिक ध्यान दिने अलिक अगाडि बढाउने देशलाई सोच्नु पर्छ विकसितको बारेमा थुप्रैतिर ध्यान दिनुपर्छ जस्तो कि मैले भने टेक्नोलोजी टेक्नोलोजीमा हाम्रो डि मार्केट पपुलेसन भयो डिजिटलाइजेसन भयो आर्टिफिसियल एजेन्सी भयो यो सबतिर अझै ध्यान दिनु पर्नेछ किनकि यो सब नै आउँदो दिनमा काम लाग्नेछ आउँदो पिँढीमा यही जिनिसहरूले नै हामलाई अ अघि बढाउने छ किनकि अब पहिलाको जस्तो अफलाइन जमाना छैन अब सब अनलाइन छ सबै कुरोहरू अनलाइन हुनेछ त्यसैले हामले सबै कुरा अहिले नै सिक्नु पर्छ जान्नु पर्छ आहिले नसिकेर कहिले सिक्ने यो जिनिसतिर हामीले ध्यान दिनु पर्छ थुप्रै जिनिसहरू छ अझै हामीलाई अघि बढाउने जो कि हामी हेर्दैनौँ गर्दैनौँ हाम्रो यहाँका गर गभर्मेन्टहरूले सरकारीहरूले गर्दैन थुप्रै जिनिसहरू हरूतिर हामी अहिलेसम्म पछि छौँ अरू देशहरूभन्दा जान्नु छ आहिलेको युवा पिँढीहरूलाई थुप्रै जिनिसहरू जान्नु छ गर्नु छ नयाँ नयाँ जिनिसहरू सिक्नु छ जो कि ध्यान दिएको छैन अलिकति ध्यान दिनु छ विकास गर्नु छ अलिकति भए पनि जस्तो कि मार्केटिङहरू भयो मार्केटिङ पप पपुलेरिटी भयो मार्केटिङ पपुलेरिटी चाहिँ यस्तो हो कि यस्तो प्लेटफर्म हो कि जहाँ चाहिँ जहाँ चाहिँ घरमा बसिबसि थुप्रै कुरोहरू कामहरू गर्न सक्छौँ जस्तो कि मार्क मार्केट पपुलेरिटी भयो हामी कतै आफ्नो जग्गा जग्गामा बसेर स्टेक जस्तो कि पैसा लगाउन सक्छौँ हामी थुप्रै कुरोहरू मार्केटिङमै गर्नु सक्छौँ जस्तो कि कपडाहरू बेच्न सक्छौँ थुप्रै विभिन्न विभिन्न प्रकारको समानहरू बेच्न सक्छौँ घरमै बसिबसि जब हामीलाई बाहिर जानु छैन हामी घरमै बसेर गर्न सक्छौँ डिजिटेलाइजेसन भनेको चाहिँ हामीलाई अलिक टेक्नोलोजीमा अलिक हामी पछि छौँ यो सब डिजिलाई डिजिटलाइजेसनको कमी हो कतिवटा स्कुलमा के छैन कतिवटामा के छैन कतिवटामा कम्प्युटरको कमी छ कतिवटामा केको कमी छ कतिवटामा छात्राको कमी छ कतिवटामा टिचरको कमी छ यो सब हामी ध्यान दिँदैनौँ अन्त यो सबले हामीलाई विकसित गर्नुमा रोक्छ विकास गर्नुमा रोक्छ विकास गर्नुको अन्तर नै हो कि विकास विकास गर्नु छात्र विकास हुनु त देश विकास हुनु दे किनिक आउँदो पिँढीले नै देश विकास गर्नेछ आफ्नो देशलाई नाम गर्नेछ यो सबतिर विकासहरूले नै हुनेछ विकास गर्नु नै विकास गर्नु नै ठुलो कुरो हो थुप्रैतिर विकास गर्नु नै डिजिटलाइजेसन भयो अन्त आर्टिफिसियल यो इन्टिलिजेन्स भयो जस्तो कि आर्टिफिसियल इन्टिलिजेन्स भयो जस्तो कि थुप्रो आर्टि आर्टिटेक्चरहरू भयो जस्तो कि घर बनाउनु थु प्रै का कारणहरू छ त्यो आर्टिफिसियल सि सिक्नु पर्नेछ जो कि हामीले ध्यान दिँदैनौँ किनकि हामी सौच्छौँ कि यो सबा हामीलाई काम लाग्दैन भनेर तर आउँदो दिनमा यो सब सबै जिनिसहरू हामीलाई काम लाग्छ यो सब जिनिसहरू हरूले नै हामीलाई अगाडि बढाउँछ कुछ नयाँ जान्नु सिकाउँछ कुछ नयाँ जाने भन्यो कुछ सिक्छ अनि यस्तै मैले भने यो सब सिकेर नै हामी अघि बढछौँ नभए हामी अरू जस्तो पछि नै हुन्छौँ आर्टिफिसियल इन्टिलिजेन्स भनेपछि हाम्रो जो दिमाग छ हामी दिमागलाई विकसित गर्न पर्छ जो कि हाम्रो आहिले पनि पछि छ हामी थुप्रै कुरोमा अरू देशहरूभन्दा अरू स्टेटहरूभन्दा अलिक पछि नै छौँ जो कि हामीलाई यसै कारणहरूले नै बनाउँछ कि हामी आजसम्म विकास भएको छुइनँ हामीलाई थुप्रै कुरो जान्नु छ सबै कुरो गर्नु छ हामी अहिले पनि अरू देशबाट सामानहरू माग्छौँ हामी अरू देशबाट फुडहरू एक्सप्लोर गर्छौँ हामी अरू देशबाट सपिङ गर्छौँ यो सबले नै हाम्रो देशलाई कम गर्छ हाम्रो स्टेट भयो देश भयो स्टेट देश एउटै हो त्यसलाई स्टेट स्टेट विकास भयो भने सबै कुरो विकास हुन्छ जब छात्रहरू विकास भयो भने पुरा देश नै उज्यालो हुन्छ आर्टिफिसियल इन्टिलिजेन्स गरेको फाइदा यो हो कि थुप्रैतिर हामीले चान्स पाउँछ जस्तो कि इन्जिनयरिङ भयो टेक्नोलोजी भयो यो सबतिर हामीले ध्यान दिनु सक्छौँ थुप्रै कुरोतिर काम लाग्ने छ आर्टिफिट आर्टिफिसियलले थुप्रै कुरोतिर काम लाग्नेछ हामीले आफ्नै आ आफूले नै केही गर्न सक्छ हामीलाई अरूको मदद लिनु पर्दैन बस यही नै तिर हामीले अलिकति ध्यान दिने छौँ विकास गर्ने छौँ